रुचाउँछु है जस्तै अब मनी प्लान्टहरू भयो धेरै नन् फ्लावरिङ प्लान्ट र पान्ट प्लान्टलाई पनि लगाउँछु तर त्यसको लागि चाहिँ अलिक देख रेख गर्न अलिकति बेसी पर्छ है नन् फ्लावरिङ प्लान्टहरू भन्दाखेरि चाहिँ बोन्साई प्लान्टहरूभन्दा चाहिँ अब फ्लावरिङ प्लान्टलाई चाहिँ अब टाइम टाइममा अब त्यसलाई हेरचाह गर्ने गर्नु पर्ने हुनाले गर्दा चाहिँ म चाहिँ घरमा नन् फ्लावरिङ प्लान्टहरू नै लगाउनु चाहिँ रुचाउँछु